हलो हजुर म चाहिँ तपाईँको स्टुडेन्ट लर्नर तपाईँको ड्राइभिङ इन्स्टिट्युसनको मेरो नाम चाहिँ ललिता राई त्यहीँ सिलिगुडीबाट सिलिगुडीबाट हजुर अहिले चाहिँ म टु टु ह्विलर नै चलाउँदैछु फोर ह्विलरमा चाहिँ म गएको छुइनँ हजुर हजुर हजुर मैले अहिले टु ह्विलरमा स्कुटी सिक्दैछु हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अ अरू चाहिँ मलाई के सोध्नुपर्छ भन्दा चाहिँ अलिक ब्यालेन्सिङ्मा प्रोब्लम हुन्छ क्या स्टार्ट जब स्कुटी स्टा स्टार्ट गर्छ तब फर्स्टमा अलिक ब्यालेन्सिङको प्रोब्लम हुन्छ अनि एक्सिलिरेटरमा पनि त्यस्तो ब्यालेन्स धेर छैन मेरो

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर बुझेँ हुन्छ हुन्छ थ्याङक यु सो मच हुन्छ हुन् हुन्छ हुन्छ थ्याङ्क यु सो मच